कुकिङ पेसा चाहिँ मेरो अब छ है पहिल्यैबाट अब कतिवटा नयाँ नयाँ चिजहरू है सिकेर घरमा अलिअलि बनाउने गर्छु है अहिले त अब तकनिकी एकदमै युट्युबहरू तिर कसरी पकाउनु के गर्नु सबैहरू हामीले आँखाले देखेर पनि हामी गर्न सक्छौँ है अन्त कतिपय नयाँ नयाँ कुराहरू म त्यसरी सिक्ने गर्छु है अन्त मलाई एकदमै मन पर्छ जस्तै अब घरमा नानीहरू छ अब नानीहरूलाई पनि धेरै किसिमको भिन्दै भिन्दै अब एउटा डिसहरू आइटमहरू खुवाउँदा पनि उनीहरूको पनि मुख फेरिने है अन्त परिवार मेरो परिवारले चाहिँ एकदमै यो कुरालाई बढावा दिनुहुन्छ है उनीहरूले एकदमै मलाई साथ दिनुहुन्छ नयाँ नयाँ कुरा सिक्नको लागि प्रोत्साहन गर्नुहुन्छ त्यही भएर म एकदमै यसमा चाहिँ यो होबीलाई चाहिँ म एकदमै म खुसी छु